जस्तै अहिलेको समयमा प्रायः प्रायः त अब बाटोहरू पुगिसकेको छ बाटोघाटोहरू होइन तर पनि नपुगेको जग्गा जुन चाहिँ चाहिँ एउटा रिमोट एरियामा चाहिँ तपाईँको मान्छेहरूले यसरी तपाईँहरूको चेस खेल्छ र क्यारम बोर्ड खेल्छ फुटबल खेल्छ यो प्रकारले नै मान्छेले इन्टरटेनमेन्ट गरिरहेको छ अनि यो इन्टरटेनमेन्ट गरेको गर् गर्नाले गर्दाखेरि चाहिँ कतिजनाको टेन्सनहरू भयो कतिजनाको केहरू भयो तिनीहरूलाई पनि अलिकति भुलिन्छ त्यो कुराले गर्दाखेरि हो